अहिले हेर्दाखेरि खासै गरी त लेखनको लागि कुनै विषयमा लेख्दाखेरि उक्त विषयबारे धेरै अध्ययन व्यापक अध्ययन गरेको हुनैपर्छ चाहे त्यो पुस्तकबाट होस् चाहे त्यो कुनै अनुभवी व्यक्ति बौद्धिक व्यक्तिको मुखारवृन्दबाट सुनेको वचनहरू होस् प्रायः त अध्ययन गरेको नै हुनुपर्छ र विशेष मैले लेख्दाखेरि चाहिँ मेरो लेखहरू चाहिँ मेरै वरिपरि भएका समाज संस् संस्कृति प्रकृति सरकार मुद्दा अनि भावनाबाट नै म लेख्ने गर्छु र विशेष गरी त खासै त म अध्यनयन गर्छु अनि अब प्रकृति समाज संस्कृति सरकार मुद्दा भावना विषय अब त्यो लेख हो भने चाहिँ सोही प्रकारका लेखहरू हो भने चाहिँ त्यही अब भने प्रकृति समाज संस्कृति सरकार मुद्दाहरूबाट नै सोचेर विषय बनाएर विषयवस्तुको रूपमा लेख्ने गर्छु तर प्रायः त्यहाँ लेख्दाखेरि चाहिँ थुप्रै किताबहरू अध्ययन गरी अङ्ग्रेजी हिन्दी नेपाली थुप्रै भाषी थुप्रै भाषाका पुस्तकहरू अध्ययन गरेर नै लेख्ने गर्छु